नमस्कार यो चाहिँ हेरी हेरी छ भाइ जस्तै अब स्टुडेन्टहरू आयो भने चाहिँ प्रायः जस्तो सिलेबसकै किताबहरू भयो नेपाली साहित्यको परिचयात्मक इतिहासहरू भयो अनि कथा कविताहरूको भयो यो खालको किताबहरू पढ्न रुचाउँछन् अनि यो जस्तै जस्तै कलेजहरू छोडिसकेका मानिसहरूले चाहिँ प्रायः जस्तो यो उपन्यासहरू जस्तै अब विजय कुमारको खुसीहरू जस्तै मनोरञ्जनको साधनहरू प्रकारले चाहिँ यस्तो खालको किताबहरू चाहिँ पढ्न रुचाउँछन् हजुर नेपाली साहित्यको इतिहास चाहिँ घनश्याम नेपालको नेपाली साहित्यको परिचयात्मक इतिहास छ त्यसरी नै तारानाथ शर्माको पनि नेपाली साहित्यको इतिहास भन्ने पुस्तक चाहिँ छन् हजुर यसको लागि चाहिँ एउटा कार्ड बनाउनु पर्ने हुन्छ तपाईँले अनि त्यो लाइब्रेरीमै आएर पढ्नु चाहिँ तपाईँले बिनाकार्डमा पनि सक्नुहुन्छ तर निकाल्नुको लागि चाहिँ एउटा कार्ड बनाउनु पर्छ अनि त्यो कार्ड लिएर चाहिँ तपाईँले त्यहाँबाट निकालेर लानु सक्नुहुन्छ कार्डको लागि चाहिँ तपाईँले एउटा पास फोटो चाहिन्छ अनि टू फिप्टी फी पनि चाहिन्छ त्यसमा चाहिँ हजुर हजुर यो चाहिँ मनडे टू स्याटरडे चाहिँ खुल्ला हुन्छ अनि सनडे चाहिँ बन्द हुन्छ हजुर

हजुर ए हजुर कार्ड बनाउनु सक्नुहुन्छ अनि निकालेर पनि लान सक्नुहुन्छ टाइम चाहिँ यसको टेन टू फोरै हो हुन्छ हुन्छ